मलाई अलिक साह्रो लागेको चाहिँ मासु बनाउनु चाहिँ पुरा साह्रो लाग्छ त्यसमा मसलाहरू हाल्नु कति हाल्नु हाल्नु अन्त कति मिनटको लागि उमालेर त्यसको त्यो झोलहरू फ्याँक्नु अन्त के भन्छ नुनहरू कति हाल्नु त्यो सब्जीको टेस्टहरू कसरी ल्याउनु त्यो बनाउनु चाहिँ मलाई अलिक साह्रो लाग्छ मसलाहरू कसरी हाल्नु अदुवा कति हाल्नु लसुनहरू कति हाल्नु भनेर चाहिँ पुरा साह्रो लाग्छ अन्त मलाई मासु बनाउनु चाहिँ साह्रो लाग्छ